राम्रो गुणस्तरको जनावर चाहिँ हामीले गाई पालेको छौँ र यसको सल्लाह चाहिँ हाम् मेरो बाउ आमाले नै दिनु भएको हो यसबाट हामीले धेरै फाइदाहरू पनि पाउँछौँ यसको मल यसको जल यसको दुध दही सबैबाट यहीँनेर गाउँमै बिक्री भइहाल्छ हाम्रो लागि एकदमै उपयोगी भनेको चाहिँ गाई नै हो